हेलो यो पेनाङ रेस्टुरेन्ट हो हजुर अघि मैले खाना अर्डर गरेको थिएँ नि हजुर त्यो खाना त एकदम गनाउने एकदम बासी खाना पो आएको रहेछ त एकदम हजुर गनाउने छ त्यो त म खानु सक्दिनँ त्यो खाएर मलाई बिमार हुनु छैन मेरो घरको मान्छेहरूलाई बिमार बनाउनु छैन त एकदम गनाउने त्यो क बासी छ तपाईँहरूको त्यो खाना तपाईँहरूले कसरी पठाउनु हुँदैछ त्यस्तो खाना त्यो खाएर अबुइ हाम्रो मान्छेहरू बिमार भयो भने घरकोहरू त्यो त म खानु सक्दिनँ त्यो चाहिँ तपाईँहरूले अब मलाई चाहिँ नयाँ चाहिन्छ नयाँ पठाइदिनु होस् मलाई चाहिँ खाना त्यो यो चाहिँ एकदमै म खादिनँ अर्को पठाइदिनु होस् मलाई हुन्छ हुन्छ पठाइदिनु होस् थ्याङ्क यु